अब हाम्रो कालिम्पोङमा चाहिँ अब खेतीपाती भनूँ पहिला त धान पनि लगाउँथ्यो र त्यो धान कालिम्पोङमै बेच्थ्यो त्यति बेला चाहिँ अब ढिकीमा कुटेर बेच्थ्यो अहिले त मसिनहरू छ मसिनमा कुटेर बेच्छ तर अहिले के कारण हो मान्छेले त्यो धानहरू लगाउनु छोड्यो खालि ऊ नोकरीहरू खोज्छ त्यो जमिनहरू बाँझै छ र विशेष अदुवामा ध्यान दिन्छ अदुवाहरू चाहिँ अब खास चाहिँ मसलाहरूमा मात्रै प्रयोग गर्छौँ तर यो अदुवा चाहिँ बेसी चाहिँ अब बजारमै लगेर बेचिन्छ त्यो अदुवा तपाईँको यो नेपाली महिना चाहिँ तपाईँको फागुनतिर चाहिँ लगाउँछ त्यो अदुवा चाहिँ रोपिन्छ त्यसलाई अब भदौ असोजतिर त्यसको माउ निकालिन्छ त्यो माउ बेचिन्छ त्यहाँदेखि त्यो पछि ड्राई सिजनमा चाहिँ त्यो मेच्युर्ड भएपछि चाहिँ त्यो अदुवा चाहिँ खनेर धुएर सुकाएर चाहिँ बजारमा नै बेच्छ त्यो बजारले चाहिँ अब बाहिर त्यसलाई चाहिँ त्यो अदुवालाई चाहिँ पठाउँदो रहेछ र धानहरू चाहिँ अब अहिले प्राय छोडिसक्यो र मकैहरू लगाउँछ मकैहरू चाहिँ अब कुखुरा पाल्छ कुखुरालाई दिन्छ त्यहाँदेखि गाईहरू सुँगुर भयो भैँसीहरू पालेको हुन्छ त्यसलाई पिसेर त्यो दानामा पनि दिन्छ गाईलाई दिन्छ सुँगुरलाई दिन्छ त्यो मकैहरू र विशेष पहिला पहिला चाहिँ फापर पनि लगाउँथ्यो त्यो फापरको नि अब त्यसलाई अब लगाएर त्यसलाई अब फलेर कुटेर काटेर सुकाएर त्यसको पिठोको चाहिँ हामी रोटीहरू बनाएर खान्थ्यौँ त्यहाँदेखि कोदो लगाउँथ्यो कोदो एउटा राम्रो खेती रहेछ त्यो राम्रो त्यो कोदो चाहिँ भनूँ भने अब पहिलाको हाम्रो बाजेहरूले भनेको बाह्र बर्षसम्म त्यो कोदोको दाना चाहिँ बिग्रिँदैन अरे र त्यो कोदोलाई हामीले अब पहिला पहिला चाहिँ हाम्रो बाजे बोजूले त्यसलाई पकाएर जाँडसाँड खान्थ्यो पिनेर भात खान्थ्यो रोटी बनाएर खान्थ्यो हो त्यसलाई फेरि तेलमा लगाएर मुछेर तेलमा त्यलसाई के एउटा पकौडा जस्तो बनाएर पनि खान्थ्यौँ हामी त्यो नेपालीमा चाहिँ पुवा भनेर खान्थ्यो हो त्यस्तो थियो र मकै चाहिँ विशेष प्राय नै लगाउँछ तर मकै चाहिँ प्राय त्यसरी बाहिर बेचेको चाहिँ याद भएन र त्यो घरमै युज गर्छ र कोदो पनि घरमै युज गर्थ्यो र अरू सागसब्जीहरू लगाउँछ तपाईँको हुन्छ रायोको साग हुन्छ मुलीको साग हुन्छ मुलाको साग हुन्छ हो त्यो मकै तपाईँको हरियो मकै अब हरियोमा पनि खाइन्छ हरियो मकै पनि बेचिन्छ अहिले बिहिवारे हाट चल्दैछ बिहिवारे हाटमा त्यो हरियो मकैहरू लान्थ्यो अब सागसब्जीहरू सबै के के हुन्छ अब रायोको साग मुलाको साग मुलीहरू सबै त्याँ बेच बिखान हुन्छ विशेष हर्दी पनि लगाउँछ हर्दीहरू पनि पिसेर अहिले भनूँ भने त्यो हर्दीलाई पिसेको हर्दी चाहिँ चार सौ रुपियाँ केजीमा किन् बेच्छ अब हामीले हर्दी लगाएर पिसेर बेच्यो भने चाहिँ हामीलाई अलिक कम्ती दिन्छ दाम त्यो उनीहरूले खरिदेहरूले चाहिँ चार सौ रुपियाँ भन्दा बेसी पनि चार सौ रुपियाँमा बेच्छ केजीको र अब केजी केजी त लाँदैन त्यसललाई अब उनीहरूले चाहिँ के अरे तपाईँको सौ सौ ग्रामको प्याकेट बनाएर चाहिँ बेच्छ र त्यसले केजीको चाहिँ चार सौ रुपियाँ बेच्छ र त्यस्तै छ मेन चाहिँ अदुवाको खेती हुन्छ अदुवा राम्रो हुन्छ तर लगाउनेले भक्कु लगाउँछ नभए लगाउँदैन पनि अन्त अहिले अब हरियो मकै उठाएपछि चाहिँ यता भटमास लगाउँछ त्यसमा मस्याङ लगाउँछ खोर्सानी सिमी लगाउँछ डल्ले खोर्सानीको पुरा भाउ हुन्छ हाम्रोमा र अहिले चार सौ रुपियाँ हरियो खोर्सानी चार सौ रुपियाँमा बिक्दैछ हाम्रो बजारमा हो डल्ले खोर्सानी चाहिँ